हामी अगाडि फौजीमा एक्सर्साइसहरू गर्नु लाउँथ्यो एकदम एक्सर्साइज गर्थ्यौँ अब चाहिँ अब अहिले सब मैले त्यो गरेर अहिले घरमै एक्सर्साइसहरू गर्ने गर्छु